मसँग भन्नुपर्दा पदयात्राका अथवा ट्रेकिङको लागि चाहिँ सामग्रीहरू के छ भन्दाखेरि चाहिँ उपकरणहरू सु चाहियो एउटा ट्रेकिङ पेन्ट एउटा ज्याकेट ट्रेकिङ ज्याकेट अन्त रुफसेफ चाहिन्छ टेन्ट ट्रेकिङ पोल यो सब कुराहरू हुनुपर्यो एउटा नर्मल ट्रेकको लागि होइन नर्मल पदयात्राको लागि अन्त पदयात्रा गर्दाखेरि या तपाईँको ट्रेकिङ गर्दाखेरि खानेकुरामा मेन खानेकुराहरू हुन्छ तपाईँको ड्राई फ्रुटहरू होइन ड्राई फ्रुटहरू चाहिँ तपाईँलाई अझै एकदमै उपयोगी कम्ती खाँदा एनर्जी बेसी अन्त पानी